नेपाली जातिमा नवजात शिशुको पहिलो वर्षमा मनाइने विभिन्न रिती रिवाजहरू के के हुन भने चर्चा गर्न गइरहेकी छु र शिशुको जन्म पछाडि र शिशु अथवा शिशुको जन्मको तिन सात वा नौ दिनपछि नै शिशुको न्वारन गरिन्छ र न्वारनमा शिशुलाई नुहाइधुवाइ र शिशुको नाम राखिने गरिन्छ र शिशु जन्मिएको छ महिनापछि शिशुको भात खुवाइ गरिन्छ र त्यस भात खुवाइमा भात खुवाउने प्रक्रिया र छ महिनाको पश्चात नै शिशुलाई भात खुवाउने गरिन्छ र छ महिनासम्म चाहिँ शिशुलाई भात खुवाइँदैन र छ महिना पश्चात मात्रै शिशुलाई भात खुवाइने गरिन्छ र त्यसपछि मनाइने अर्को रीतिरिवाज के हो भने छोरा शिशुको लागि छोरा शिशुको छेवार गरिन्छ भने छोरी शिशुको छेवार गरिँदैन र छोरा शिशुको छेवारमा चाहिँ कपाल काटिने कपाल काटिने प्र प्रक्रियाहरू हुन्छन् र यीनै हो नैपाली जातिमा शिशुको पहिलो वर्षमा मनाइने विभिन्न रीतिरिवाजहरू